हेलो तपाईँ स्विगीको रिसेप्सनिस्ट बोल्नुभएको भर्खरै मैले पाँच प्लेट मोमो पाँच प्लेट चौमिन अन्त पाँचवटा पेप्सी अर्डर गरेको थिएँ कि त्यो चाहिँ मलाई अलि ज्यादा भयो तपाईँले त्यो चाहिँ सबै घटाएर दुई दुईवटा मात्रै बनाइदिनुहोस् न यो के भन्छ साथिहरू पनि आउँछु भन्दै थियो नि त कि अन्त नआउने अरे अन्त ज्यादा हुन्छ घटाइदिनुहोस् ल